म बस्ने ठाउँ नजिकै हिमालहरूमध्ये कञ्चनजङ्घा पानदिम लालुम र माउन्ट एभरेस्ट जस्ता हिमालहरू छन् र त्यहाँ पर्यटकहरू दार्जिलिङमा आएर ती हिमालहरूलाई हेरेर मन्त्रमुग्ध हुन्छन् देश विदेशभरी प्रसिद्ध रहेको कञ्चनजङ्घा हिमालमा सेतो बादल जस्तो हिउँले ढाकिएको हुन्छ कतिपय पर्यटकहरू त केवल पुरा कञ्चनजङ्घा रेन्ज हेर्नलाई मात्र पनि दार्जिलिङ आउने गर्दछन् अनि पर्यटकहरू दार्जिलिङ आएर विशेषगरी कञ्चनजङ्घामा हेरेर धेरै खुसी हुने गर्छन् अनि पर्यटकहरू ती हिमाल हिमालमै जान समस्त हुँदैनन् त्यसै कारण त्यहाँ दार्जिलिङबाट हेरेर नै मनलाई प्रसन्न पार्छन्